यो जोम्याटो एन्ड स्विगी जस्तो खानाको वितरण मैले अहिलेसम्म गरेको नि छुइनँ है र यो काम मैले गरेको छुइनँ यसैकारणले मलाई यसको सम्बन्धित मलाई केही पनि भन्नु नि छैन र यसले मलाई कुनै असुविधा नि बनाएको छैन मलाई केही भन्नु पनि छैन गरेको नि छुइनँ